दार्जिलिङ जिल्लाका उल्लेखनीय पर्यटक आकर्षण स्थलहरूमा टाइगर हिल बतासिया लुप रक गार्डन गङ्गामाया पार्क सिन्चेल लेक चौरस्ता मल डाली मोनास्ट्री इत्यादि हुन् आगन्तुक अथवा पाहुनाहरू पर्यटकहरूलाई दार्जिलिङमा महत्त्वपूर्ण र रोचक बनाउनका निम्ति टाइगर हिल दार्जीलिङको सबैभन्दा प्रसिद्ध ठाउँ मध्ये एक हो यहाँबाट संसारकै तेस्रो सर्वोच्च चुचुरा कञ्चनजङ्घामा बिहानीको सूर्यको किरण पर्दा देखिने उत्कृष्ट दृश्यहरू देख्न सकिन्छ तपाईँ हिमालको हिउँले ढाकिएको चुचुराहरू पनि यहाँबाट देख्न सक्नु हुन्छ बतासिया लुपमा दार्जिलिङको प्रसिद्ध टोय ट्रेनको रमणीय दृश्य देख्न सक्नु हुन्छ साथै चौरस्ता मल दार्जिलिङको चौरस्ता एउटा लोकप्रिय पदयात्रा हो त्यहाँ तपाईँ घुम्न स्मारिकाहरू किनमेल गर्न साथै सहरको आनन्द लिन सक्नु हुन्छ